नेपाली भाषा अङ्ग्रेजी र संस्कृत भाषाबाहेक अन्य भाषाहरू जस्तै हिन्दी भारतीय क्षेत्रीय भाषाहरू जस्तै हिन्दी बङ्गाली असमी उडिया आदि र यसबाहेक विदेशी भाषाहरू अरबी फारसी तुर्की पोर्तुगली यी भाषाहरूबाट पनि नेपाली भाषा प्रभावित भएको देखिन्छ नेपाली भाषा यी भाषाहरूबाट प्रभावित कसरी भयो भन्दाखेरि जब नेपाली भाषा अथवा नेपाली भाषीहरू ती अन्य भाषीहरूको सम्पर्कमा आए अथवा ती अन्य भाषीहरूले लेखेका कृतिहरू तिनीहरूले पढ्न थाले ती कुराहरूबाट पनि नेपाली भाषीहरू अथवा नेपाली भाषाले प्रेरणा पाए त्यसमा पनि विकासको स्रोतहरू पाए यसरी नेपाली भाषा अन्य भाषाहरूबाट प्रभावित भएको छ जस्तै हिन्दी भाषाको नै कुरा गर्नु गर्ने हो भने हिन्दी भाषाका कतिपय कृतिहरू अथवा हिन्दी भाषाका कतिपय व्यक्तित्वहरूले व्यक्तित्वहरूका कृतिहरू उनीहरूका जीवनीहरू नेपाली भाषीहरूले पढेर त्यसलाई नेपालीमा अनुवाद गरेर नेपाली समाजमा पनि ती व्यक्तित्व ती कृतिहरूबारे विकास अथवा चर्चा गरेर ती भाषीहरू ती भाषाहरूप्रति धेरै ज्ञान बाँड्ने कार्य गरेको छ